जब म आफ्नो परिवारको लागि खाना तयार बनाउँछु तब एकदम साधारण बनाँउछु तर जब म कुनै पाहुनाको लागि बनाँउछु भने उनीहरूको लागि मर मसालाहरू लगाएर नयाँ कुरा नयाँ डिसहरू बनाएर चाहिँ खाना तयार बनाउने कोसिस गर्छु